हेर्नुहोस् हाम्रो नेपालीमा त थुप्रै जात छ जात जातको रीति हुन्छ होइन आफ्नो आफ्नो जातको रीति हुन्छ त्यसमा अब छेत्री बाहुनको चाहिँ बिहा गरेर छोरी जाँदाखेरि चाहिँ अब माइतपक्षले माइतीहरूले अब सकेसम्म अब को कतिको धनीले दिन्छ अब गरिबले त्यही परिकारले दिन्छ होइन धनी धनीले दिन्छ फ्रिज वसिङ मेसिन गाडी अन्त बेड बेडहरू दिन्छ होइन ठुल्ठुलो भाँडाकुँडाहरू दिन्छ हो तर म चाहिँ राई हो हाम्रो चाहिँ के हुन्छ भन्दाखेरि हाम्रो चाहिँ हाम्रो हाम्रो छोरीचेलीहरू बिहे गरेर गयो भने चाहिँ ज्वाइँ पक्षले चाहिँ यता माइती पक्ष केटीको माइती पक्षलाई चाहिँ रीति बुझाउनुपर्छ राईको रीति बुझाउनुपर्छ हो जुनै जातसँग गयो पनि त्यसमा चाहिँ के के हुन्छ भने केराको पातले छापेको छापेर पेरुङो भन्छ सानसानो चोयाले बुँदेको बुनेको हुन्छ त्यो पेरुङोमा चाहिँ केराको पात छापेर सुँगुरको मासु हालेर अब कतिजना छ ठुल्ठुलो मान्छे होइन उनीहरूको सबैजनाको लागि एक एकवटा लिएर आएको हुन्छ अन्तखेरि रक्सी हुन्छ लोकल रक्सी हुन्छ कोदोको गहुँको रक्सी बनाउँछ यता हाम्रो त्यो कोदोको गहुँको रक्सी चाहिँ बटल फुट्ने बटलमा हालेर खोयाको बिर्को लगाएर होइन केराको पत्तामाथि राखेर राखेर बुझाउँछ त्यसो गर्छ हाम्रो राईको चाहिँ उल्टा ज्वाइँले दिनुपर्छ ज्वाइँ पक्षबाट दिनुपर्छ के के रीतिहरू अब के के माग्छ होइन अब यता केटीपट्टिबाट के के माग्छ सबै दिनुपर्छ तर केटीपट्टिबाट चाहिँ एउटा केही दिनुपर्दैन हाम्रो राईको चाहिँ बिहा गर्दाखेरि अन्तखेरि अब बिहा भएर जब बेहुला बेहुली भएर बसेको हुन्छ होइन त्यति बेला चाहिँ अब गिफ्टहरू त आउँछ होइन शाखा सन्तान हुन्छ साथीभाइहरू हुन्छ गिफ्टहरू आउँछ त्यो गिफ्टमा चाहिँ अब के के हुन्छ अब भन्नु सक्दैन प्रायः अब प्रायः प्रायः त मान्छेले कासा तामाको सामानहरू दिन्छ है अन्त कसैले बेडसिट दिन्छ कपहरू दिन्छ प्लेटहरू दिन्छ त्यसरी नै अब घडीहरू सब के के हुन्छ अब त्यसमा है बेसी जस्तो चाहिँ कासा तामाको सामान हुन्छ